हजुर भन्नुहोस् न हजुर

ला अहिले त भाइ अहिले त तिम्रो स्टक त सक्किरहेको छ त हौ एनसियन्ट बुक भन्नुभयो है ए सो सरी भाइ थिनु त थियो कि मेरोमा लास्ट पिस थियो एक बन्डल लास्ट पिस भन्दा पनि एक बन्डल थियो एउटा स्टुडेन्टले के त्यस्तै कामको लागि लग्यो नि त कि अहिले सकिरहेको छ आउट अफ स्टक छ हौ यो भनौँ एक मन्थ वान मन्थ जस्तो लाग्छ कि वान मन्थ जस्तो लाग्छ अन्त यसको लागि चाहिँ अब हामी पहिला त के भन्छ अर्डर गर्नु पर्छ हो अन्त हजुर जानकारी दिन्छ नि हामी ल कहिले आउँछ हाम्रो हुन्छ हुनु त हजुर हजुर ए हजर हुन्छ ए हजुर हजुर हजर बेसी त पर्खिनु पर्दैन कि वान मन्थ चाहिँ पर्खिनु पर्छ हजुर अब त्यो ठुलो जुन म उयोबाट ल्याउँछु त्यहाँनिर पनि छ कि छैन हुनु त हुनु पर्ने होइन त्यहाँनिर पहिला अर्डर दिनुपर्छ अनलाइन अर्डर अन्त म त्यो हेरेर चाहिँ त्यही अनुसार चाहिँ म तपाईँलाई गर्नु सक्छु नि त हजुर हुन्छ हुन्छ हुन्छ म भन्छु नि तपाईँलाई के भन्छ मलाई फोन नम्बर सेन्ड गरिदिइराख्नुहोस कि अन्त फोन नम्बर सेन्ड गरिदिनु भयो भने म फोन गरेर तपाईँलाई कहिलेसम्म हुन्छ म यो मन्थ भित्रै विथइन फिफ्टिन डेज म ट्राई गरिदिन्छु नि तपाईँलाई ल बुकको लागि हजुर भन्नुहोस् त हजुर त्यो त छ हजुर हजुर अहिले हजुर सकिरहेको छ कि आउट अफ स्टक छ कि एक दुइवटा छ त्यो लानु सक्नु हुन्छ भने तपाईँलाई म भन्छु नि लानु हुन्छ भने म तपाईँ आउनु सक्नु हुन्छ नि ल हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ